मलाई चिया मन पर्छ तर अब यस्तो नि चिया चाहिँ खास गरेर चाहिँ दार्जिलिङ टी राम्रो हुन्छ त्यो चाहिँ ब्ल्याक टी खानु अन्त दार्जिलिङ टी को चाहिँ त्यसको त्यसको सेन्ट राम्रो हुन्छ एकदम राम्रो सेन्ट आउँछ त्यसमा चाहिँ केही पनि नहाले पनि हुन्छ दार्जिलिङ टी मा चाहिँ चिनी पनि नहाल्दा हुन्छ नुन नहाल्दाखेरि पनि हुन्छ सादा चिया पनि हुन्छ त्यो त्यसै खानुको लागि पनि राम्रो हो दार्जीलिङ टी चाहिँ तर अरूमा पनि अब जस्तो दुधको दुध हालेर चिया खानु पऱ्यो भनेदेखि अन्त सिटिसीहरू हालेर सिटिसी हालेर अलिकिति मोटो गरेर अन्त अदुवाहरू हालेर मसलाहरू हालेर चियाहरू बनाएर होइन अन्त त्यसरी खानु पनि राम्रो हुन्छ अन्त चिया खानु चाहिँ जति पनि जति राम्रो जति भन्दा जति धेरै भन्दा धेरै राम्रो चाहिँ गाईकै दुध बस्तीमा बस्तीको गाईको दुधकै चिया राम्रो पनि हुन्छ हेल्थको लागि पनि राम्रै हुन्छ अन्त त्यसै खानु पनि राम्रो हुन्छ प्याकेटको दुधमा चाहिँ अब के को दुध हुन्छ होइन अब त्यो दुध आफूले बनाएको देखेको छैन अन्त त्यसले गर्दाखेरि ग्यासहरू हुने डर पनि हुन्छ ग्यास्ट्रिक हुन्छ अन्त टाउकोहरू दुख्छ होइन जिउलाई सन्चो पनि हुँदैन त्यसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ अब त्यस्तो लाग्छ अब सबैले त त्यस्तो गर्दैन कतिजनाले त अब त्यो बट्टाको दुधै खाने गर्छ तर अब हामीलाई चाहिँ गाईको दुधकै मन पर्छ चिया त्यसरी गाईको दुधको खायो भनेदेखि चाहिँ अब बिहान उठेर मुखहुरू धोइधाइ हातखुट्टाहरू धोयो नुहाइधुवाइ गऱ्यो लुगा फेऱ्यो पूजा सु पूजाहरू गऱ्यो त्यहाँनिर त्यसको बादमा टक्कै बसेर गाईको दुधको चिया बनाएर एक ग्लास एक कप चिया बसेर फ्यामिली बसेर खानु मन पर्छ त्यसरी हो भने चाहिँ दिनभरि दिउँसो मजाले दिउँसोको बेल के हरे थकाइहरू पनि मर्छ दिनभरि काम गरेको थकाइहरू पनि मारिन्छ बिहान खायो भनेदेखि चाहिँ त्यसरी भन्छ हो अन्त भोक पनि त्यति लाग्दैन भन्छ अन्त चियाको चाहिँ हो त्यस्तो हुन्छ चियाको बारेमा चाहिँ अब कतिजनाले चाहिँ चिया नखाने पनि हुन्छ चिया एकदमै नखाने पनि हुन्छ कतिजनाले चाहिँ ब्ल्याक टी कालो खाले सादा खाने कसैले नुनको खाने कसैले चिनीको खाने हुन्छ कसैले ब्ल्याक टी खाने हुन्छ कसैले दुध हालेर खाने हुन्छ तर अब मलाई चाहिँ जति सक्दो ब्ल्याक टी भन्दाखेरि पनि अब ब्ल्याक टी चाहिँ मलाई दार्जिलिङको टी को चाहिँ अब मन पर्छ अन्त त्यो सिटिसीहरूको चाहिँ ब्ल्याक टी मलाई मन पर्दैन होइन त्यति साह्रै मन मन पर्दैन भन्ने पनि होइन त्यति साह्रो मन पर्दैन अन्त दार्जिलिङको दार्जिलिङको टी को चाहिँ अब ब्ल्याक टी खायो भनेदेखि चाहिँ अब अलिकति नुन हालेर खाने यति मिठो हुन्छ मिठो लाग्छ त्यसले चाहिँ हुनु त पेट पनि राम्रो हुन्छ ग्यासहरू पनि हुँदैन टाउको पनि दुख्दैन त्यो ब्ल्याक टी नै खानु भन्छ कतिले चाहिँ तर मलाई चाहिँ बिहानको चिया चाहिँ अब दिनभरि जस्तो सुकै खायो भने बिहानको चिया चाहिँ मलाई गाईको दुधको चिया खानु मन पर्छ अन्त मोटा अलिकिति धेरै दुध उमाल्छु उमाल्छु धेरै टाइमसम्म दुध उमाल्छु अन्त त्यहाँदेखि चिया बनाउँछु अन्त अदुवाहरू हाल्छु ओर्छु चिया बनाएर सबैलाई दिन्छु म पनि खान्छु होइन हो त्यो चियाले चाहिँ मलाई एकदमै आनन्द लाग्छ अन्त मजाले बिहान चिया खाएको छ भनेदेखि त्यति साह्रो भोक पनि लाग्दैन अन्त आफ्नो काममा अलिकति ध्यान हुन्छ होइन अन्त त्यसले गर्दाखेरि अब चिया खानु मन पर्छ सबैजना अब सबैले त मन पराउँछ भन्ने होइन चिया भन्ने कुरो त कतिले त चिया खाँदै खाँदैन पानी मात्रै खान्छ कतिजना घरमा पाहुनाहरू आउँछ पानी नै खान्छ होइन पानी नै माग्छ पानी नै खान्छ अन्त अब हामी चाहिँ त्यस्तो हामीलाई चाहिँ बानी भएको कसैको घरमा गयो भनेदेखि अब कतिले चाहिँ बात मार्दा मार्दा पानी मात्रै दिन्छ तातो पानी खाने कि चिया पानी खानु हुन्छ कि भनेर सोध्छ होइन अब त्यो घरमा गएर हामी होइन पानी खाँदैनौँ चिया दिनु होस् न भन्नु पनि मिल्दैन तर आफूलाई भने चिया खानु मन लागिरहेको हुन्छ होइन अन्त त्यसले गर्दाखेरि अब सबैको घरमा त चिया दिँदैन कतिजनाले चाहिँ अब जान्नेले चाहिँ अब चिया दिन्छ त्यो चाहिँ अब हाम्रो एउटा संस के रे सत्कार गरेको होइन मान्छेलाई आए पछि जस्तो सुकै कस्तो खानु हुन्छ चिया नुनको खानु हुन्छ कि चिनीको खानु हुन्छ दुधको खानु हुन्छ कि ब्ल्याक टी खानु हुन्छ कि भनेर हाम्रो सोध्ने चाहिँ एउटा खाए पनि नखाने एउटा संस्कार हो होइन त्यो संस्कार चाहिँ अब हाम्रोमा हुनै पर्छ अन्त हामीले सोधेर त्यसरी अब के खान्छ त्यो चाहिँ हामीले दिनु पर्छ अन्त अब आफूलाई पनि हो त्यही बानी लागेर होला आफू पनि अर्काको घरमा जाँदाखेरि आ पानी त नदिनु नि हौ चिया दिनु नि भने जस्तो लाग्छ बरु चिया दिएकै राम्रो होइन कतिले दिँदैन चिया पनि अन्त त्यसै बात माऱ्यो माऱ्यो माऱ्यो त्यतिकै पानी दिँदैन चिया दिँदैन हामी त्यतिकै लाग्छौँ बाटो लाग्छौँ अब कतिजना घरमा जाँदाखेरि अब त्यस्तो हुन्छ त्यो दिएन भन्ने होइन उनीहरूको अब त्यो बुद्धिमै नआएको दिमागमै नआएको किनभने आफूहुरू खाने हुँदैन त त्यसले गर्दाखेरि अरूलाई पनि दिँदैन अनि त्यसले गर्दाखेरि चाहिँ मलाई चिया नै मन पर्छ